हाम्रो गाउँठाउँमा चाहिँ अब यदि कसैको हातखुट्टाहरू भाँचिइहाल्यो भने चाहिँ अब लानेले चाहिँ अब हस्पिटलै लगिहाल्छ यदि अब नलानेले चाहिँ अब घरकै दबाईहरू घरेलु दबाईहरू गर्छ र घरेलु दबाईमा चाहिँ फच्याङ नसेझारहरूदेखि लिएर अब त्यसमा के के दबाईहरू मिक्स गरेर माटोहरूमा त्यसलाई पेस्ट बनाइकन चाहिँ त्यसलाई चाहिँ अब जुन अब ठाउँ भाँचिएको छ त्यहाँनिर चाहिँ मजाले हालेर अब त्यसलाई ब्यान्डेज गरिकन चाहिँ अब मजाले राख्छ अनि मजाले बाँधिकन अनि त्यसले पनि अब केही रिकभर भएन भने चाहिँ अब अलिक ढिलोढिलै भए पनि अब हस्पिटल लान्छ अनि हस्पिटलबाट आएर चाहिँ घरकै अब कि दुध बिहान बेलुकी काँचो दुधमा अन्डा हर्दीहरू हालिकन चाहिँ खान्छ अनि त्यसले पनि भएन भने चाहिँ अब हस्पिटलकै दबाईहरू गर्दै अब त्यसले नै अब रिकभर हुन्छ होइन भने चाहिँ अब त्यहीँनिर अब गाउँठाउँमै अब एकजना जान्ने मान्छेहरू छ उसले नै अब उसले पनि दबाईहरू गरिदिन्छ